हाम्रो क्षेत्रमा विशेष गरेर है उन्नाइस सय छप्पन्न सालको मा त अब हामी ठुला बढाहरूले भनेको सुनेको दार्जिलिङमा चाहिँ त्यतिबेला चाहिँ के अरे पानी परेर है चाहिँ एकदमै डरलाग्दो त्यति बेला चाहिँ विनाश एउटा भएको अरे पहिरो गएर चाहिँ धेरै मान्छेहरू मरेको अरे र त्यो चाहिँ कालिम्पोङ क्षेत्रमा भनेर चाहिँ सुनेको त्यसबाहेक अब आइलाहरू जस्तो प्राकृतिक प्रकोपहरू देख्यौँ भुइँचालोहरू जस्तो देख्यौँ है र त्यसले चाहिँ त्यस्तो ठुलो विनाश चाहिँ निम्ताएको चाहिँ छैन है त्यस्तो घटनाहरू चाहिँ अब हामीले देख्यौँ तर ठुलै डर डरलाग्दो खालको विनाश चाहिँ यहाँनिर भएको छैन एउटा गाउँहरू पहिरोले लाने जस्तो मिरिक त्यो क्षेत्रमा है आम्बोटे कमान को ठुलो भाग लगेको त्यो सानो तिनो चाहिँ अब यहाँनिर भइरहन्छ यस्तो खालको घटनाहरू चाहिँ तर ठुलो अरू क्षेत्रमा जस्तो अरू जग्गामा देखाइन्छ नि जुन प्रकारको एउटा विनाश त्यस्तो खालको विनाश चाहिँ अहिलेसम्म भएको छैन है र नहोस् पनि भनेर अब हामी म भगवानलाई है प्रार्थना गर्दछु